हाम्रो क्षेत्रमा सबैभन्दा रा एकदमै राम्रो हुने चाहिँ धान मकै हो र धानमा चाहिँ हाम्रो धान चाहिँ कुन धान भन्दाखेरि चाहिँ यो काल्टुढे धान हुन्छ है त्यो धान चाहिँ अड्डे पनि हुन्छ तर हाम्रो क्षेत्रमा चाहिँ काल्टुढे ज्यादा जस्तो चाहिँ काल्टुढे लाग्छ र मकै पनि हाम्रोमा एकदमै हुन्छ धेरै मात्रामा मकै हुन्छ